मैले फुल वा फल तरकारी कुन खाले बिरुवा लगाउँछु र किन भन्दाखेरि चाहिँ हाम्रोतिर अब फुलहरू चाहिँ अब औल भएको कारणले गर्दाखेरि खासै लेकतिरको फुलहरू चाहिँ हुँदैन चिसोतिरको चिसोतिर फुल्ने फुलहरू चाहिँ हुँदैन जस्तो पानी फुलहरू हो यस्तो चाहिँ हुँदैन हाम्रोतिर हाम्रोतिर नर्मल फुलहरू हुन्छ जस्तै अब एन एनथोनियम हुन्छ हाम्रोमा अर्किट अर्किट राम्ररी अब मजाले स्याहार सुसार गर्नुसक्यो भने अर्किट मजाले हुन्छ एजिलिया हुन्छ गदवरीहरू हुन्छ मजाले नै त्यसपछाडि अरू प्लान्टहरू हुन्छ जस्तै अब धुप्पीहरू भयो हो यस्तोहरू चाहिँ बिरुवाहरू धुप्पी अब न धुप्पीहरू हो यस्तो अब हरू हुन्छ अन्त त्यसपछाडि अब तरकारीहरू भन्दाखेरि चाहिँ अब आलु बन्दकोपी फुलकोपी सिबी करेला फर्सी इस्कुस सबै हुन्छ प्रायः यस्तो अब र किन भन्दाखेरि अ सब्जीहरू अब किन्नु अब बजारतिर गइबस्नु पर्छ त्यही पनि अहिले महँगीको जमाना त्यही भएर अब यदि अब आफूले आफ आफ आफूले गर्नुसक्यो भने चाहिँ अब र खानुओर्नु चाहिँ अर्ग्यानिक अब आफूले रोपेको छ भने अब अर्ग्यानिक ताजाताजा अब बारीतिरै यसो खुरुरु कुदेर गयो लिएर आयो बनाएर खायो त्यो अर्ग्यानिक भनेको अर्ग्यानिकै हुन्छ अब बजारतिर त अब प्रायः जस्तो अब केमिकलहरू मिक्स गरेको हुन्छ दबाईहरू मिक्स गरेर अब नपाकेकोहरू पनि यो अब पाकेको पाकेको बनाइदिन्छ जस्तै टमाटरहरू अब काँचो काँचो उनीहरूले टिप्छ तर अब सुई इन्जेक्सनहरू उ लगाएर हुन्छ कि के गरेर दबाईहरू मिक्स गरेर हुन्छ कि उनीहरूले पाकेको बनाइदिन्छ है अहिले लगाएको छ भने भोलि त पाकिरहेको हुन्छ अब त्यस्तो भएको कारणले गर्दाखेरि चाहिँ अब मान्छेहरू प्रायः जस्तो अब दुनियाँभरको बिमारीहरू निस्किन्छ है अब जस्तै अब हामी जस्तो आम मान्छेहरूलाई एकदम साह्रो पर्छ अब दबाईपानीको लागि अब पैसा रुपियाँ हुँदैन त्यही भएको कारणले गर्दा आफूले अब जान्यो र गर्नुसक्यो र अल्छी गरेन भने चाहिँ अब आफूले घरमै रोपेर खाने गर्नु भनेर भन्छु म है हामी पनि त्यस्तै गर्छौँ अब प्रायः जस्तो सब्जीहरू हामी किनेर खाँदैनौ नर्मल अब प्याज लहसुन प्याज लहसुनहरू पनि हाम्रो रोप्छ तर अब नर्मल अब यत्ताउति केही सामानहरू सानोसानो सामानहरू मर मसालाहरू चाहिँ हामी बजारतिर किनेर ल्याउँछौँ तर अब सागसब्जीहरू हाम्रो प्रायः जस्तो हामी अर्ग्यानिकै खाने गर्छौँ